दार्जिलिङका मानिसहरूले सामना गर्ने प्रब्लमहरू चाहिँ एउटा हो ट्राफिक प्रब्लम यहाँ सिजनको बेलामा पुरा जाम लाग्छ सिजनमा जग्गा हुँदैना त्यो बाटो हिँड्ने पन्ध्र मिनटको बाटो दार्जिलिङ लाग्नेमा एक घन्टा ढेड घन्टा कोही कोही बेला त दुई तिन घन्टाहरू पनि लाग्छ अन्त अर्को चाहिँ छ र अब यहाँ मैलाको प्रब्लम पाहाडको रानी भन्छ तर यहाँ मैलाको खानी जस्तो भइसक्यो हाम्रो दार्जिलिङ जहाँसुकै मैला फ्याँकिरहेको हुन्छ बाटोतिर नालीतिर मैला फ्याँकिरहेको हुन्छ अन्त अर्को छ पानीको प्रब्लम पानीको पुरा दु ख छ दार्जीिलिङमा पानीहरू पुरा किन्नुपर्छ यहाँ किनेर है यहाँ मान्छेहरूले गुजारा गर्छ पानीको पनि प्रब्लमहरू फेस गर्ने समस्याहरू छ यहाँ